रेडियो चाहिँ बाजेले सुन्नुहुन्थ्यो अन्त बाजेले सुन्दाखेरि मैले पनि सुन्थ्यो अब बुढोपाकाहरू अब कान सुन्नुहुन्थेन अन्त ठुल ठुलो खोलेर सुन्नुहुन्थ्यो त्यै कारण मैले पनि सुन्थेँ रेडियो खरसाङ न्युजहरू सुन्नुहुन्थ्यो बाजेले र त्यही अलिअलि सुन्थेँ अन्त अहिले टिभी चाहिँ टिभी चाहिँ हेर्छु म अहिले पनि हेर्छु है अन्त त्यहाँ च्यानलभरिमा मलाई चाहिँ कमेडी द कपिल शर्मा सोहरू भयो सोनी सबमा तारक मेहताहरू भयो र तिनीहरू चाहिँ म अहिले पनि हेर्छु टिभी अहिले टिभीहरू त्यो सोहरू हेर्छु कमेडी सोहरू तारक मेहताहरू कपिल शर्मा भयो अन्त त्यही सोहरू हेर्छु